हाम्रो वर्क एडुकेसन चाहिँ भन्दा चाहिँ हाम्रो वर्क एदुकेसनको चाहिँ अलग्गै क्लास हुन्छ र मैले अब थुप्रो बनाएको छु क्लासमा ग्रिटिङ कार्ड भयो अन्त ब्लाउजहरू ब्लाउज पेटिकोट अन्त टेबल क्लोथ बेबी सुट थुप्रै बनाएको छु अन्त मैले अब बेबी सुटहरू आन्टीलाई दिएको छु आफ्नो नानीको लागि र अब मैले केही अब राम्रो कार्फ्टहरू गरेर साथीहरूलाई टेबल क्लोथहरू साथीहरूलाई गिफ्ट पनि गरेको छु अन्त उनीहरूलाई पनि साह्रै मन पर्छ अन्त मलाई अब सिकेर सिकेर अलिकति अब त्यो बनाउँनु अलिक आउँछ त्यही भएर अब मलाई चाहिँ अब वर्क एदुकेसन चाहिँ पुरा मन पर्छ